मभित्र राम्रो कुराहरू पनि छ मत मतलब म राम्रो कुरामा कतिवटा कुरामा म राम्रो पनि छु कतिवटा कुरामा म नराम्रो पनि छु पहिलोपल्ट म मेरो राम्रो कुराहरू म राम्रोसँगले ड्रइङ चित्रहरू बनाउनसक्छु कसैको मतलब नक्सा हेरेर म नक्सा पनि बनाउन सक्छु अनि म कसैसँग इन्ट्रोभर्ट होइन म एक्सट्रोभर्ट भएर बोल्नु पनि सक्छु म आफ्नो भावनाहरूलाई मजाले व्यक्त पनि गर्नसक्छु कसैको अगाडि मलाई केही हेल्प चाहिएको छ या कसैसँग बोल्नु छ भने म पहिला त्यो मान्छेलाई राम्रोसँगले बोलेर भन्न पनि सक्छु आफ्नो कुरा सम्झाउन पनि सक्छु म कतिजनालाई अब आफ्नो सजेसन आफ्नो राम्रो साइडहरू पनि आफ्नो बा मतलब राम्रो गुणहरू म सेयर गर्नसक्छु अनि मेरोमा कतिवटा नराम्रो कुरा नराम्रो बानीहरू पनि छ म त्यो बानीहरू चाहिँ के हो भन्दादेखि म छिट्टो अत्तालिन्छु म छिटो डराउँछु म कुनै कुरा आयो भने म छिट्टो आत्तिन्छु म कुनै कुरा गर्नु अगाडि मलाई ला यो होइन यो कुरा मैले नगर्नु पर्थ्यो या मैले गरिसकेँ मलाई जब मैले त्यो कुरा गरिसक्छु मैले त्यो गल्ती गरिसक्छु त्यति बेला मात्रै थाहा हुन्छ कि ला मैले यो गल्ती गरिसकेछु भनेर मेरो त्यो पनि एउटा नराम्रो आदत हो अनि मेरो एउटा नराम्रो आदत के छ भने म एकदम ढिलो उठ्छु एकदम म ढिलो उठ्छु म ढिलो सुत्छु पनि मलाई एकदम ढिलो निद्रा पनि लाग्छ प्लस म बिहान पनि एकदम ढिलो मेरो त्यो एकदम नराम्रो हेबिट पनि भनौँ या मेरो नराम्रो आदत पनि भनौँ म कहिले पनि छिटो उठ्न सकिनँ मैले मेरो परीक्षा माध्यमिकको दिन पनि म ढिलो उठेँ मेरो त्यो एकदम कमजोरी पनि भनौँ या मेरो नराम्रो आदत हेबिट है म त्यसलाई एकदम सुधार्न चाहन्छु तर मलाई लाग्दैन कि अब मैले तर म कोसिस गरिरहन्छु कि म यो आदतलाई पनि एक दिन सुधार्छु अनि मेरो राम्रो कुराहरूमा भन्नुपर्दा म कतिवटा भाषाहरू पनि बोल्नसक्छु जस्तै इङ्ग्लिस भयो म फ्लुवेन्टली बोल्नसक्छु अनि नेपाली भयो म छिटो सिकेर म छिटो बोल्न पनि सक्छु हिन्दी हिन्दी पनि मैले सुनिरहेको बोलिरहेको टिभीतिर देखिरहेकोले ल्याङ्गुवेज हो जुन चाहिँ म एकदम मजाले बोल्नसक्छु मेरो अगाडि कुनै पनि यस्तो व्यक्ति हिन्दी बोल्ने आयो भने म उसको अगाडि म हिन्दी मजाले बोलेर सुनाउन पनि सक्छु अनि मेरो कमजोरीहरूलाई चाहिँ म एकदम त्यसमा म कोसिस प्रयास गरिरहन्छु कि एक दिन म यो कमजोरीबाट छुटकारा पनि पाउनेछु